र ग्रामीण क्षेत्रमा भएको सांस्कृतिक पहिचान संरक्षण र खेलहरू चाहिँ तपाईँको लिङ्गे पिङहरू भयो जसमा हामी दसैँको बेलामा सबै एकजुट भएर बनाएर हामी खेल्ने गर्छौँ अनि लक्कुहरू भयो जसमा चाहिँ हामी एक भित्ता दुई भित्ता भन्दै हातले नापेर हामीले डन्ठीले हिर्काएर खेल्ने गर्छौँ मेसकल भयो मेसकल हामीले डिपगोली पनि भन्छौँ खोप्पी जसमा चाहिँ हामीले रिङ कोरेर त्यसमा पैसा छरेर त्यसलाई दुईवटा ढक ढक्का ढुङ्गाको चेप्टो ढक्काले चाहिँ हिर्काएर निसाना जसमा तिर निसानीबाज जस्तै पनि हो